मलाई चाहिँ स्पोर्ट्स सु स्पोर्ट्स सुजहरू धेरै मनपर्छ किनभने त्यो दौडिनुको लागि धेरै इन्ट्रेस्टिङ हुन्छ त्यसलाई दौड त्यसलाई लगाएर सजिलैसँग कुद्न पनि सक्छ लाइक स्पोर्ट्स सुजहरू लगाएर कुद्यो भने धेरै सजिलो अनि धेरै टाढोसम्म पुग्नसक्छ चप्पल इत्यादि चप्पल स्यान्डल अथीहरू लगाएर कुदेर कुद्नु पनि सक्दैन हाम्रो यो शरीर स्पिड पनि बढ्दैन स्पोर्ट्स सुज लगाएर कुद्यो भने चाहिँ सजिलो पनि हुन्छ त्यसले लेसहरू टाइट पनि भएको कारण धेरै अग अगाडिसम्म कुद्नसक्छ त्यस लागि अन्त खेलकुदतिर सजिलो लुगा लगाउनुको कारण हामीले जुन बिहा घरतिर लुगा लगाउँछ त्यो लुगा धेरै कम्फोर्टेबल हुँदैन कुद्दाखेरि लगाउनुको लागि त्यस लागि जुन स्पोर्ट्स सुजको लागि हामीले लुगा लगाउँछ हाफलङ भेस्ट त्यो धेरै धेरै सजिलोसँगले लगाउनुसक्छ त्यो एउटा त्यसमा धेरै कम्फोर्ट पनि हुन्छ खेलकुदको लागि से लाइक एउटा सेतो पेन्ट अनि एउटा सेतो सेतो पेन्ट नै लगायो भने पनि धेरै सजिलो हुन्छ गरममा गरमको महिना छ भने चाहिँ सेतो पेन्ट सेतो भेस्ट अनि जाडो महिना छ भने त जे लगाउँदा पनि भइहाल्छ र जुत्ता चाहिँ क इम्पोर्टेन्ट छ किनकि जुत्ता लगाएर हामी धेरै स्पोर्ट्समा धेरै अघिसम्म कुद्नसक्छ जुत्ताहरू इम्पोर्टेन्ट हुन्छ लुगाहरू इम्पोर्टेन्ट हुन्छ मलाई त्यस लागि जो स्पोर्ट्स सुज जुत्ता यत्तिको लागि धेरै इन्स्ट्रेस्टिङ लाग्छ किनकि स्पोर्ट्स सुज जुत्ता यति लगायो भने चाहिँ हामीलाई स्पोर्ट्स खेल्नुमा पनि धेरै इन्ट्रेस्ट हुन्छ मलाई स्पोर्ट्स खेल्न धेरै मनपर्छ त्यस लागि स्पोर्ट्स खेल्नु स्पोर्ट्स खेल्नु धेरै मनपर्छ त्यस लागि स्पोर्ट्स सुजहरूतिर चाहिँ खेल्नु किन सजिलो हुन्छ भने त्यो स्पोर्ट्स सुज त्यसले चाहिँ त्यसको लागि नै स्पोर्ट्सहरूको लागि नै डिजाइन गरेर राखेको हुन्छ अन्त अर्को मलाई चाहिँ जुत्ता स्पोर्ट्स सुजहरू चाहिँ किन धेरै मनपर्छ भने मलाई स्पोर्ट्सहरू खेल्नु पनि मनपर्छ जुत्ताहरू स्यान्डल चाहिँ स्यान्डल अरू अरूको कुनै पनि जुत्ताहरू लगायो भने चाहिँ स्पोर्ट्स स्पोर्ट्सतिर खेल्नु पनि मिल्दैन स्पोर्ट्सहरू हार्ने चान्सेस हुन्छ जस लागि स्पोर्ट्सहरू चाहिँ सिर्फ स्पोर्ट स्पोर्ट लागि ध्यानमा राखेर बनाएको कारण चाहिँ त्यो खेल्नुमा धेरै कम्फोर्टेबल लगाउनुमा अनि लगाएर चाहिँ कुद्नुमा धेरै कम्फोर्टेबल हुन्छ त्यस चाहिँ त्यो बुझ्दा लगाएर कुद्दामा धेरै मनपर्छ लुगा त स्पोर्ट्स सुजमा लुगा त जे लगाएर खेल्दा पनि हुन्छ तर स्पोर्ट्स सुज चाहिँ किनेर लगाउनुपर्छ भने त्यो लगाएर खेल्दा धेरै कम्फोर्टेबल कम्फोर्टेबल हुन्छ त्यसकोलाई पनि लुगा पनि स्पोर्ट्सलाई ध्यानमा राखेरै बनाएको हुन्छ त्यस लागि ध्यानमा राखेर बनाएको हुन्छ त्यस लागि अन्त सजिलो चाहिँ स्पोर्ट्स सुजतिर किन सजिलो महसुस हुन्छ भने चाहिँ लाइक त्यो चाहिँ सिम्पल हुन्छ त्यसमा केही डिजाइन सिजाइन हुँदैन सिम्पल एउटा सर्ट एउटा भेस्ट र डिजाइन पनि केही नभएको कारण चाहिँ त्यो लगाएर खेल्नु सजिलो हुन्छ अनि पात्ला कपडातिरको छ भने त अझै सजिलो हुन्छ किनकि गरमको महिनामा पातला कपडा लगाएर पनि जाडो महिनामा त खेल्दा खेल्दा गरम पनि भइरहेको हुन्छ है अनि अर्को खेलकुद खेल्दा चाहिँ सजिलो कपडा लगाएको लगाएर खेलेको नै राम्रो किनकि जुन हामीले बिहा बर्थडेतिर लुगा लगाउँछ त्यो लुगाहरू चाहिँ धेरै ओजन भएको कारणले आ क भेरी डिजाइन भएको कारणहरूले चाहिँ त्यो डिजाइनहरू भएको कारण चाहिँ त्यो लगाएर बोल्नु पनि कुद्नु पनि सक्दैन अनि अनि त्यसमा कम्फोर्ट पनि हुँदैन त्यस लागि अन्त